हेलो हजुर हो त अँ हुन्छ अब तपाईँलाई चाहिएको होला तपाईँले लेख्नु हुन्छ होला है हाम्रो त्यता चाहिँ अब बगानको विषयमा भन्दाखेरि चाहिँ अब दुःख छ किनकि अब हामी तपाईँ पनि एउटा बगानकै मान्छे होला है अनि त्यहाँबाट यहाँनिर अब त्यही हो बिहान मान्छेहरू बिहान सात बजी गएपछि तिन बजी आउनु हुन्छ किनकि अब साह्रै उयो छ होइन भन्नु त दुःख पनि छ फेरि त्यो चार जुन तिन बजी आएपछि अब मान्छेहरू त्यही तिन बजी गएपछि सब दुःखै दुःखभन्दा फेरि पनि बेसीजस्तो चाहिँ यहाँनिर पैसाले गर्दाखेरि चाहिँ साह्रो पार्छ किनकि यहाँनिर पैसा एकदमै साहेबले दिनु खोज्दैन होइन भन्नु त हजुर मन्थ्ली चाहिँ यहाँनिर दिन्छ दिँदैन होइन अब त्यही हो बोनसहरू चाहिँ दिनु एकदमै मुस्किल छ त्यतिखेर चाहिँ अब साहेबहरू भागिदिन्छ किनकि अब उनीहरूको उनीहरूले पैसा दिने बेलामा अब त्यो दसैँ तिहारको बिचमा उनीहरू भागिदिएपछि अब पैसा पाउँदैन त्यही हो अब के भन्नु अनि त्यहाँबाट हजुर हजुर अब हामीजस्तो त अब यताको मान्छे त एकदमै रामरी नै खट्छौँ किनकि अब खट्ने जिनिस नै हो त्यहाँनिर अब पहिल्यैदेखि खटेर हाम्रो बुढो बाजे बोजूहरूदेखि नै पहिल्यैदेखि खटेर आउनु भएको अहिले पनि हामी पनि खटिरहेको छौँ अब त्यही हो पैसाले गर्दाखेरि चाहिँ यहाँनिर बगानमा यस्तो हुन्छ नभए त हाम्रो काम भनेपछि त काम त एकदमै राम्रो हुन्छ सबैले गर्छ अब यहाँनिर गर् नगर्ने मान्छे कोही हुँदैन होइन भन्नु त अब किनकि अब यहाँनिर साहेब चाहिँ अहिले त्यो बिहारी बङ्गाली साहेबहरू हुन्छ त्यही लागि अब उनीहरूलाई चाडबाड भनेको केही थाहै हुँदैन अनि त्यहाँबाट यहाँनिर दिनु खोज्दैन पैसा तर काम चाहिँ एकदिन नागा नगर्नु एकदिन एब्सेन्ट नहुनु डेल्ली आउनु बिमारी भयो भने हेर्छ भन्छ तर साहेबहरूले चाहिँ अब गाडीहरू केही पनि दिँदैन होइन यहाँनिर एकपल्ट त बगान बन्द भएको थियो त्यहाँदेखि चाहिँ छैन नि यो के भन्छ गोल् यो हस्पिटलमा पनि छैन दबाई पानी त परै जाओस् हस्पिटलधरि छैन यहाँनिर त्यस्तै छ